प्राय त दसैँ र तिहारमा पुरा नाच्छ दसैँको टाइममा टिकाहरू लगाए पछि ठुलो बडाले टिका लगाए पछि सानोहरू मिलेर र त्यो ठुलोहरूले पनि नाच्छ नाचेर सबै परिवार एकजुट एकजुट भएर नाच्छ अनि नाच्दा चाहिँ प्राय नेपाली गीतहरू लगाइन्छ नेपाली गीत कोही बेला लोकगीतहरू पनि लगाइहाल्छ अरू बेला चाहिँ कसैको बिहा छ या फिर कसैको बर्थडे छ है या त ती तिहारको टाइममा कन्सर्टहरू हुन्छ कन्सर्ट खेल्दा त्यति बेला चाहिँ धेरै नाचिन्छ